र अब मेरो सोख र रुचि भन्नु पर्दा चाहिँ अब सोखहरू त मान्छेको धेरै हुन्छ है तर मेरोमा टाइम छैन त्यसले गर्दाखेरि ए सन् शनिबार र आइतबार छुट्टी हुन्छ त्यसमा पनि छन्चरबार त अब सौदा पात गर्नै पऱ्यो हाट जानै पऱ्यो है त्यो गर्दा समय निस्किहाल्छ रह्यो आइतबारको दिन आइतवबारको दिन चाहिँ मेरो आफ्नो एउटा सोख छ फुलहरू रोप्ने है त्यो चाहिँ म आइतबारको दिन पुरा गर्छु किनभने फुलहरू रोप्नु मलाई एकदमै मन पर्छ र घरबाट निस्केको छिल्का छिल्की हुन्छ त्यसको पनि मलहरू बनाएर त्यो पनि सदुपयोग हुन्छ त्यसलाई मल बनाएर हामी फुल रोप्न सक्छौँ है त्यो फुलहरू फुलेको देख्दाखेरि आनन्द हुन्छ मन आनन्द हुन्छ है त्यसैले गर्दा मलाई फुल रोप्नु मन पर्छ र म चाहिँ मेरो समय पाएको बेलामा चाहिँ म फुलहरू रोप्नु प्लान्टहरू रोप्नुमा नै मेरो समय व्यतीत गर्छु